मेरो नजिकको धार्मिक स्थल भन्नैपर्दा मेरो आफ्नै गाउँको धार्मिक स्थल भन्छु जुन जसको नाम हो लामाहट्टा दुर्गा मन्दिर किनभने यो मन्दिर धेरैभन्दा धेरै पुरानो मन्दिर हो त्यस भेगका त्यस ठाउँको त्यो मन्दिर लगभग दुईतिन सय वर्ष पुग्नु आँट्यो मेरो बाउ मेरो बाजेले त्यहाँ काम गर्थ्यो त्यहाँ पूजापाठ गर्थ्यो र र पनि मलाई त्यो मन्दिर एकदमै मनपर्छ म त्यहाँ सधैँ त जाँदिन जतिबेला म घर जान्छु र त्यो मन्दिरको दर्शन सधैँ नै गर्छु र मलाई त्यहाँको मन्दिरको बनावट एकदमै मनपर्छ र त्यहाँका मन्दिरमा जाने बाटोहरू एकदम मनपर्छ र त्यहाँको विश्वास सबैभन्दा मलाई विश्वास लागेको त्यहाँ मन्दिरको कतिवटा कुराहरूले मलाई धेरै राम्रो भएको छ